मलाई मनपर्न पकाउन मनपर्ने खाना चाहिँ दाल भात सब्जी नै हो किनभने मलाई दाल चाहिँ पुरा मनपर्छ हो अनि त्यसलाई चाहिँ अब मज्जाले पकाइकन चाहिँ अब खानु अब त्यो अब हाम्रो शरीरलाई अब त्यस अब दालहरूको पुरा अब जरुरत पनि हुन्छ र मलाई दाल मनपर्छ अनि दालै चाहिँ पकाउँछु दाल सब्जी माम